हाम्रो क्षेत्रमा खेलाडीहरूलाई तालिम दिन यस्ता धेरै क्लबहरू छन् जस्तै कालेबुङ स्पोर्टस क्लब माउरे युनाइटेड क्लब गैरिबास मनोरञ्जन क्लब यी क्लबहरूद्वारा खेलाडीहरूलाई खेल सिकाउने गर्छन् जस्तै कुनै पनि जग्गामा कुनै खेलको आयोजना गरे त्यहाँ यी क्लबहरूद्वारा ती खेलहरूमा भाग लिन पठाउँछन् कतिजना इच्छुक खेलाडीहरूलाई फुटबल खेलाउन भयो क्रिकेटहरू खेलाउन भयो यी तालीमहरू दिने यी क्लबहरूले नै गर्छन् लगायत यी तिनवटा क्लबहरू बाहेक अन्य अन्य धेरै यस्ता क्लबहरू पनि छन्